हल्लो तपाईँ म म रिपोर्टर बोलेको कि अब म रिपोर्टर तपाईँको म घरको चिया बगानको चाहिँ समस्याहरू के के छ त्यो चाहिँ बुझ्न चाहेको हो तपाईँको अब चिया बगानमा चाहिँ काम गर्ने वर्कर्स श्रमिकहरलाई चाहिँ कस्तो कस्तो समस्या छ यो चाहिँ बुझ्नु चाहन्छु म चाहिँ रिपोर्टर हो बगानको भन्दिनुहोस् न के के छ

हजुर भन्दै जानु हजुर म अलिक फेरि तपाईँलाई म फेरि पिछाडि बात गर्छु ल